औ अटोवाला भाइ यहाँ कहाँ छ घुम्ने ठाउँ भन्नुहोस् कहाँ कहाँ घुम्ने ठाउँ छ कहाँ राम्रो छ कहाँ मन्दिरहरू छ कहाँ के छ सबै घुमाउनुहोस् न मलाई कोइला खानी यहाँ कहाँ छ यो बाग्राकोट सहर ठुलै होला भनेर घुम्न आएको हजुर हजुर हजुर

खोइ त अँ हजुर हुन्छ

हजुर हजुर हजुर हजुर कति हजुर हजुर हजुर हजुर अनि यहाँदेखि कोइला कम्पनी कति टाढो होला कोइला खानी यहाँ कहाँ होला हजुर हजुर हजुर चढेँ चढेँ अटो भाडा चाहिँ कति होला है

हजुर हजुर